मलाई चै भारतको राज्यभरिमा चाहिँ सिक्किम राज्य चाहिँ पुरै मन पर्छ किनभने त्यहाँ घुम्ने जग्गा पनि टुरिज्म प्लेसको लागि पनि राम्रो छ अति नै राम्रो छ अनि त्यही टुरिज्मको लागि चाहिँ त्यहाँ स्काइवकहरू छ पेलिङ चारधाम जान सक्नु हुन्छ अलिक रिलिजियस टाइपमा सानड्रुपछे छ अनि गान्तोक गान्तोक बजार कस्तो राम्रो पनि छ अनि एमजी मार्ग घुम्नको लागि राम्रो पनि छ अनि वेदर पनि राम्रो हुन्छ त्यहाँको अलिक रमाइलाग्दो वेदर पनि हुन्छ सिक्किममा समय पनि राम्रो हुन्छ अनि एउटा टुरिज्मको लागि चाहिँ एकदम बेस्ट जग्गा पनि हो सिक्किम नेचर हेरेर एकदम त्यहाँको क्लाइमेट्सहरू हेरेर सबै राम्रो पनि हो अनि मलाई चाहिँ सिक्किम राज्य चाहिँ अति नै मन पर्छ